यहाँबाट हामी सिलगडी जाँदा त त्यस्तो टेन्सन् हुँदैन जब हामी बाटो यहाँबाट टिस्टा काटेर उता लाग्छौँ सिलगडीतर्फ त्यत्तिखेर बाटो पनि साह्रै खतम छ माथि डाँडा काँडा मुनि खोला है बर्खाको टाइममा साह्रै नै प्रब्लम चाहिँ वर्षाको टाइममा हुन्छ कोही बेला डेड बोडीहरू पनि भेटिँदैन कोही बेला आफै पनि जाने डर हुन्छ है बाटो साह्रै खतम भएको कारणले कोही बेला त डर पनि लागि हालिन्छ नजाउँ टाइपको हुने जानैपर्छ है त्यस्तै छ अब हिल्स एरियाको बाटोहरू कतिवटा प्रब्लमै प्रब्लम छ कोही बेला अब त्यस्तो भएर जाइहाल्छ बाटो घाटो कोही बेला तिन चार घन्टा जाम पनि लागिहाल्छ धेरैवटा कुरामा प्र प्रब्लम भइहाल्छ